हजुर मैले मेरो हसबेन्डको निम्ति एउटा गद्य लेखेको थिएँ र त्यो चाहिँ उहाँको निस्ति एउटा भेलेन्टाइन्स डेको गिफ्ट थियो र उहाँलाई जब मैले त्यो पडेर सुनाएँ भने उहाँ धेरै नै हर्षित हुनु भयो त्यो सुनेर र उहाँ धेरै नै प्रफुल्लित हुनुभयो